म मेरा स्वास्थ्यका लागि म पनि यहाँ बुढापाका मान्छेहरूसँग म ज्ञान सिक्छु अरू उनीहरूसँग सिक्न चाहन्छु जान्न कोसिस पनि गर्छु अरू किसानहरू पनि हुन्छन् किसानहरूसँग पनि सोधखोज गरेर म त्यो जान्न कोसिस गर्छु अरू वरपर पनि बुढापाकाहरू हुन्छन् कतिजना साथी सङ्गत हुन्छन् उनीहरूसँग उनीहरूले जानकारी भएको हुन्छ जस जसलाई उनीहरूसँग सिक्न चाहन्छु म उनीहरूसँग सिकेर चाहिँ म त्यसरी काम गर्न चाहन्छु अगाडि बढ्न म चाहन्छु